दुई हजार तेइसको सुरुवात पहिलो जनवरीमा म मेरो दुइजना साथी झारखन्डको हामी तिनजना हिमाचल स्टेट डल्लै घुम्ने हामीले प्लान गरेको थियौँ अन्त हामी तिनजना नै आफ्नो आफ्नो जगाबाट आफ्नो आफ्नो ठाउँबाट भेट भयो दिल्लीमा त्यहाँबाट हामी त्यहाँबाट हामी बेलुकाको बसमा हामी मनाली गएको थियौँ मनालीबाट फेरि हामी दुई दिन त्यहाँ स्टे गरेर त्यहाँको जति पनि लोकल एरियाहरू सबै हामी घुम्यौँ अन्त फेरि त्यहाँ पछि हामी धर्मशालापट्टि लागि धर्माशालामा हामीले निकै जगाहरू घुम्यौँ जस्तो कि मेकलडगन्ज थियो एउटा अन्त थुप्रै यस्तो भ्यु पोइन्टहरू हामीले हेर्यौँ जो कि निकै मतलब त्यो यादगार थियो अब मेरो लागि त त्यो पलहरू कहिले नबिर्सने त्यहाँ पछि त्यसको पछि म हाम्रो काङ्डा डिस्ट्रिक्टपट्टि गयौँ त्यो पनि एउटा बहुत राम्रो जगा थियो बहुत एउटा शान्ति पिस खाले जगा थियो जहाँ कि मैले आफ्नो रिलेटिभ्सलाई गएर भेटेँ त्यो मलाई निकै नै निकै नै रिम मेमोरेबल भनौँ अब त्यो अस् अविस्मरणीय यात्रा थियो हामीले निकै निकै भन्दा निकै बसहरू चेन्ज गर्यो सबै ट्राभल बेसी हाम्रो बेसी मोस्टली अब बसमा थियो अन्त त्यो सबै हामीले एक्सपिरियन्स गर्दै अब त्यो जर्नीलाई हामीले कम्प्लिट गर्यौँ हामी तिन तिनजना साथी थियौँ एन्ड हामी तिनजना साथीले त्यो ट्रिपमा निकै नै निकै भन्दा निकै इन्जोय गर्यौँ त्यही भएर त्यो याद त्यो सबभन्दा मलाई मेमोरेबल यात्रा हो मेरो लाइफमा चाहिँ